हेलो अँ दाजु हिमालयन टुर्स एन्ड ट्राभल्सबाट बोल्नुभएको हो ए सुन्नुहोस् न म दार्जिलिङ जाऊँ भनेको कि अन्त मलाई मेरो साथीले यहाँ तपाईँको नम्बर दियो नि त अन्त उहाँले चाहिँ अब के अरे डिल्सहरू राम्रो दिनुहुन्छ भनेर यसो टुर त्यो ट्राभल गर्नुलाई अन्त चाहिँ तपाईँलाई कल गरेको नि मैले के कसो अलिक भनिदिनु होस् न अँ हजुर एनजेपीबाटै यहाँ म उता के अरे ट्रेनमा आएर एनजेपीमा झरेर एनजेपी चाहिँ म कहिले आज यो अर्को महिनाको तिन तारिकतिर आइपुग्छु बिहान म चाहिँ दुई तारिक हिँड्ने हो अन्त तिन तारिकतिर एनजेपी आइपुग्छु एनजेपीबाट चाहिँ अब म यता मार्केट पनि आउँछु नि त्यस्तो केही छैन तपाईँहरू अब कहाँबट मलाई पिक पिक गर्नुहुन्छ के गाडी केही गाडीहरू त्यहाँ पठाउनु हुन्छ ए टोय ट्रेन छ है टोय ट्रेन त सुन्नु त सुनेको थिएँ मैले मजाको न लाग्यो मैले हेरेको त थिएँ पहिला के कसो मलाई थाहै थिएनँ अनि तपाईँहरू बुक गरिदिनु हुन्छ लाइक बुक गरिदिनु हुन्छ तपाईँहरूले अँ ए हुन्छ नि हुन्छ होइन यसो नयाँ एक्सपिरेन्स पनि लिनुपऱ्यो नि होइन ठिकै हो त्यसो भए टोय ट्रेनमै जान्छु कस्तो सेफै हुन्छ नि है आउनु त हामी त चारजना जस्तो हुन्छौँ अन्त चारजना एक एउटा चाहिँ सानो नानी छ चार वर्षको त्यसको त पर्दैन होला के कसो भाडाहरू अलिक भनिदिनु होस् न डेट चाहिँ तिन तारिक तिन तारिक आइपुग्ने हो हजुर हजुर अँ अलिकति बिहानको नै हुन्छ होला किनकि हजुर बिहान नै आइपुग्छौँ कि बिहानकै हुन्छ होला नि बिहानको चाहिँ कति जस्तो पर्छ होला हजुर हजुर ए त्यसो भए अलिक अलिक कम्तीहरू हुँदैन होइन म अनलाइनै पे गरिदिन्छु नि त्यस्तो त केही थिएन तपाईँहरू बुक गरिदिँदा हुन्छ अलिक कम्ती भएको भए चाहिँ राम्रो हुन्थ्यो चारजना जस्तो छ हजुर चारजनाको हजुर फ्यामिली नै टेन थाउजन्ड हुँदैन चारजनाको ओ एक काम गर्नुहोस् न त थ्री थाउजन्ड गरेर पर हेड लिनुहोस् न त अन्त

ट्वेल्भ जस्तो पुग्छ टु थाउजन्ड

हुन्छ हुन्छ हुन्छ हुन्छ ल हुन्छ त्यही गरौँ ल अन्त टोय ट्रेन चाहिँ कताबाट जान्छ जानु चाहिँ कहाँ चाहिँ गएर चढ्नुपऱ्यो म चाहिँ ए हजुर हजुर ए जङ्गसनमा पनि छ हुनु चाहिँ जङ्गसनमा पनि छ जङ्गसन सिलगढी जङ्गसनमा

ए हुन्छ हुन्छ त्यसो भए त्यहीँबाट चढेर आउनुपऱ्यो अन्त यता आउँदाखेरि चाहिँ तपाईँको कता खरसाङहरू भएरै आउँछ है दार्जिलिङ त्यो घुम भन्ने जग्गामा पनि आउँछ आइपुग्छ ए हजुर अँ मैले त्यो फोटोहरू हेरेको थिएँ नि त घुमको मजाको लागेको थियो हो ए फोटोहरू खित्नु सकिन्छ नि है रोक्छ बिचबिचमा ए हुन्छ हुन्छ हुन्छ त्यसो भए त्यसो भए त्यही गर्नुपऱ्यो राम्रो पनि हुन्छ गाडीमा हिँड्नुभन्दा त अब त्यस्तै त्यस्तोहरूतिरै राम्रो यसो हजुर त्यही त अँ हुन्छ हुन्छ म तपाईँलाई त्यसो भए एक काम गर्छु म तपाईँलाई जिपे गरिदिन्छु कि यो नम्बरमा छ होला नि है ए हुन्छ हुन्छ म तपाईँलाई जिपे गरिदिन्छु कि अन्त चारजनाको बुक गरिदिनु होस् म तपाईँलाई नाम र एज चाहिँ पठाइदिन्छु नि ल वाट्सएपमा अरू केही चाहिन्छ कि अँ हुन्छ हुन्छ हुन्छ अँ आधार कार्डै पठाइदियो भने भइहाल्छ नि है हुन्छ त्यही गर्नुपऱ्यो नि हुन्छ म पहिला पठाइदिई हाल्छु तपाईँ बुक गर्नुहोस् अन्त म तपाईँलाई पे गरिदिन्छु नि फुल पे गर्नुपर्छ कि अलिकति पे गर्दा हुन्छ हजुर हुन्छ हुन्छ म फुल पेमेन्टै गरिदिन्छु नि त हुन्छ ल हुन्छ ल थ्याङ्क्यु हुन्छ